हजुर मलाई भिडियो गेमबारे अलिअलि थाहा छ अनि मैले खेलेको भिडियो गेममा एउटा मोबाइल लेजेन्ड भन्ने आउँछ त्यसमा म खेल्दाखेरि मलाई राम्रो लाग्छ त्यो त्यहाँनिर मान्छेहरू पनि राम्रो हुन्छ खेल्दाखेरि एकाअर्कासँग राम्ररी मिलेर खेल्छ अनि त्यो एउटा फेमस इन्टरनेसनली फेमस गेम हो जसमा अब हामीले पैसाहरू पनि कमाउनु सक्छ त्यहाँ त्यो त्यो गेमद्वारा अनि अरू मनपर्नेहरू हुन्छ धेरै अहिले त पबजी फ्री फायरहरू पनि निस्केको छ अनि म म मेनली वर्ड गर्ने गेमहरू भिडियो गेमहरू मलाई मनपर्छ म फोन फोनहरूतिर खेलिबस्छु अनि मलाई मनपरेको कारण चाहिँ अब म मेरो हबी नै त्यही गेमहरू हो अनि मेलै फ्री टाइममा म गेमहरू खेलेर नै त्यो फ्री टाइमहरू म बिताउँछु